मैले चाहिँ एउटा नाइकीको सुस किनेको थिएँ है त्यो चाहिँ एकदम हल्का राम्रो प्रडक्ट रहेछ अब त्यसको जुन चाहिँ त्यो चाहिँ रेक्सनको पनि रहेन रहेछ प्युर लेदरकोले गर्दाखेरि चाहिँ त्यसमा उक्किने पुरा कम्ती चान्सेस छ र त्यो चाहिँ सबैसित मेरो म्याच गर्छ तपाईँको पिस पेन्ट भयो ट्रेक भयो जुन चाहिँ हाम्रो हाफ पेन्ट हुन्छ त्योसित पनि पुरा म्याच गर्छ अन्त त्यसको अर्को खुबी चाहिँ के छ भने त्यो एकदम हल्का छ त्यो तपाईँले पानीमा पनि लगाउन सक्नुहुन्छ घाममा पनि लगाउन सक्नुहुन्छ पुरा कम्फोर्टेबल छ र एकदम हल्का लाइट प्रकारको त्यो तपाईँको जुत्ता छ र तपाईँलाई यो अहिले पूजाको अफरमा तपाईँले मार्जिनल प्राइस भनेर तपाईँले लिनु पनि सक्नुहुन्छ अहिले पुरा तपाईँको अफरहरू लागिरहेको छ यो सुसमा मैले त्यहीँबाट खरिदिएको र तपाईँले पनि त्यहीँबाट किन्न सक्नुहुन्छ र प्राइसहरू एकदम पूजाको अफरले गर्दा पुरा सस्तो परेको छ यो लिनु सक्नुहुन्छ तपाईँ नाइकीको थुप्रै कलरहरूमा छ ब्लाक व्हाइट तपाईँको ओरेन्ज एउटा मिठो कलर छ तपाईँको कफी कलरको त्यो चाहिँ एकदम दामी छ र मलाई चाहिँ यो जुत्ता फिटिङ भएको र साइजहरू सबै मिलेर कम्फोर्टेबल लागेर चाहिँ यो जुत्ता चाहिँ मैले लिएँ तपाईँ पनि लिन सक्नुहुन्छ यो सुस एकदमै राम्रो छ फिटिङ साइज साइजको पाइहाल्छ तपाईँको यो यहाँ मार्केटतिर अहिले पुरा एभाइलेबल छ यो तपाईँको फर्स्ट कपी सेकेन्ड कपी सबै नै तपाईँको एभाइलेबल छ मार्केटमा लिन सक्नुहुन्छ साथी